निधारमा टिका लगाउने मन्दिर जाने सोच सांस्कृतिक परम्पराहरूको चाहिँ धेरै महत्त्व रहेको पनि बुझिन्छ र निधारमा टिका लगाउनु चाहिँ एक प्रकारको एकदम राम्रो भन्छ जुन हाम्रो त्यो दुईवटा परेलाको बिचमा भृकुटी छ है त्यसमा चाहिँ टिका लगायो भने चाहिँ एउटा चन्दनको टिका विशेष लगाउनाले चाहिँ त्यो हाम्रो त्यहाँबाट निस्किने नेगेटिभ पावर जुन नकारात्मक उयसहरू छ ऊर्जाहरूलाई चाहिँ त्यहाँनिर ध्वस्त गर्छ भन्ने एउटा छ त्यसको साइन्टिफिक रिजन पनि यसको वैज्ञानिक उयस पनि छ त्यसमा चाहिँ र मन्दिर जानु मन्दिर भनेको एउटा कस्तो हो भने मन्दिरमा सायद भगवानै पुज्नु जानुभएन मन्दिर भन्दा साथ हामी त्यहाँ शान्त वातावरण पाउँछौँ एकदमै राम्रो भाइब्रेसन है त्यहाँको हाम्रो जुन वरिपरिको भाइब्रेट छन् मन्दिरका भाइब्रेसन हुन्छ त्यो एकदम राम्रो हुन्छ त्यो भएर मन्दिर जानु चाहिँ हाम्रो शरीरको लागि पनि राम्रो हो त्यो आस्था बोकेर मात्रै होइन तर एउटा वैज्ञानिक कारणले पनि हामी मन्दिर जानु चाहिँ धेरै फाइदाजनक छ जुन त्यहाँ मन्दिरमा एक प्रकारको शान्त वातावरण हुन्छ त्यसले चाहिँ हामीलाई दिमागमा पनि धेरै राम्रो गर्छ त्यो मन्दिरमा गएर दस पन्ध्र मिनट हामीले शान्त भएर त्यहाँ बस्यौँ भने त्यसले हाम्रो धेरै ब्रेनमा भएको दिमागमा भएको सेलहरूलाई चाहिँ राम्रो गर्छ भन्छ यो एउटा वैज्ञानिक तथ्य पनि हो र हाम्रो संस्कृति संस्कारमा यसको पनि महत्त्व छ र हामी निधारमा टिका सधैँ लगाउँछौँ र लगाउनु चाहिँ एकदम राम्रो हो र हाम्रो नेपाली जातिमा झन् सांस्कृतिक पर्व हाम्रो जुन दसैँ छ त्यसमा त हामीले जहिले पनि टिका लगाउँछौँ टिका लगाएर जहिले पनि हामीलाई विजय हुने आशीष दिनुहुन्छ विजय हुनु भनेको चाहिँ त्यो टिका लगाएर विजय हुनु भनेको चाहिँ अरूलाई मारेर त्यस्तो विजय हुनु भनेको होइन आफ्नो जुन अब गुणहरू छ जुन हाम्रोमा भएको नराम्रो गुणहरू छ त्यसमाथि हामीले विजय पाउनु चाहिँ जहिले पनि टिका लगाउनुपर्छ भन्छ टिका लगाउँछौँ हामी दसैँमा त्यो ठुलोहरूकोबाट आशीष थाप्छौँ त्यो चाहिँ आफ्नोमा भएको जुन नौ दिन हामी दुर्गाको पूजा गर्छौँ नौ दिनमा चाहिँ दुर्गा ले चाहिँ राक्षसलाई मारेको थियो तर हामीले चाहिँ अहिले हाम्रो त्यो वरिपरि राक्षसहरू छैन भए पनि हामीले त्यो मार्न सक्दैनौँ तर हामीभित्र जुन राक्षसहरू छ नि त्यो रिस राग लोभ क्रोध त्यो सबै राक्षसलाई मारेर चाहिँ अब हामी चाहिँ विजय होऊँ भनेर पनि एउटा टिका लगाउने यो एउटा सांस्कृतिक परम्परा पनि छ